दार्जिलिङ जिल्लामा जति सक्दो कलचरल र ट्रेडिसनल अलिकति युनिक नै छ किनकि दार्जिलिङ जिल्लामा प्रायः जस्तो नेपाली या गोर्खा भाषी मान्छे र टिबिटियन्सहरूको अलिकति मेजोरिटीमै छ र दार्जिलिङ जिल्लामा सबसे युनिक जुन चाहिँ चाहिँ यो भारत देशमा कहीँ पनि नहुने एउटा कलचरल इम्प्याक्ट चाहिँ हो भनौँ अहिले यो दसहराको दिन जुन दिन फुलपातिको जुलुस निक्लिन्छ यहाँ फुलपातिको जुलुस एकदमै युनिक निस्किन्छ त्यहाँ सबैजना आफ्नो आफ्नो कल्चर आफ्नो आफ्नो ट्राडिसनल आफ्नो आफ्नो ट्राइब जति पनि भयो र यो किँरातको जति पनि छ सप्पैले लिएर निस्कन्छ तपाईँको यो फुलपातिको जुलुस अलिकति युनिक पनि भयो र तपाईँको टिबिटियन्सहरू बेसि हुनुको कारणले गर्दाखेरि लोसार जुन चाहिँ टिबिटियन्सहरूले एकदमै भब्य रूपमा मानिन्छ या मान्ने गर्छ त्यो पनि निक्कै नै चल्छ यहाँ तपाईँको जुन चाहिँ यहाँ दार्जिलिङमा नेपालीहरूको जो चाहिँ जो जतिले पनि दशहरा मनाउँछ दशेराम् एउटा युनिक प्रकारमा एउटा टिका लगाएर आफ्नो परिवारलाई भेट्नु गएर या आफूभन्दा कोही ठुलो मान्छेको घरमा गएर भेटेर एउटा रमाइलो गर्ने गरेको छ र दिवाली पनि एउटा युनिक उयोमै यहाँको मान्छेहरूले सेलिब्रेट गर्ने गरेको छ जस्तै कि यहाँको नानीहरूले देउसी भैलो खेलेर घर घर गएर एउटा कल्चरलाई बचाउने प्रिजर्भ गर्ने उयो गरिरहेको छ कोसिस गरिरहेको छ भानौँ तपाईँको जति सक्दो यहाँको कल्चर अलिकति ड्रिफ्रेन्ट नै छ अरू देशभन्दा मतलब हाम्रो भारत देशभन्दा अलिकति ड्रिफ्रेन्ट नै छ किनकि भारत देशमा सबै कल्चर छ र अरू ठाउँको कलचर हेरी अलिक युनिक नै छ यहाँको खानपिन भयो तपाईँको जुन चाहिँ अरूलाई आफ्नो ठुलो मान्छेलाई ट्रिट गर्ने तरिका छ एउटा रेसपेक्टमा हस्